अँ भाइ तपाईँको यो डेलिभेरी एजेन्सीबाट नि मलाई खाना चाहिएको थियो र खाना अर्डर गर्नु पर्नेछ र तपाईँले अर्डर गरिसकेपछि कति समय लिनुहुन्छ जस समय पसात पश्चात चाहिँ म खाना पाउन सक्छु अनि मेरो ठेगाना चाहिँ साँढे दस माइल यो टु विलर्सको मुनिपट्टि छ त्यहाँ घर बाटोदेखि अलिकति तल झर्नु पर्छ त्यहाँ घरमै तपाईँले ल्याइदिनु सक्नुहुन्छ कि हुँदैन मलाई त्यो पनि चाहियो अनि मैले पेमेन्ट पनि कसरी पनि दिनुपर्ने हो त्योबारेमा पनि तपाईँले मलाई बताइदिनुभयो भने राम्रो हुनेछ इन्सटेन्ट डेलिभेरी दिनु सक्नुहुन्छ कि हुँदैन मलाई चाहिँ त्यो चाहिँ पहिलो कुरो जान्नु पर्ने अवस्था चाहिँ त्यो छ अनि मलाई मेरो घरमै चाहिँ तपाईँले ल्याइदिनु सक्नुहुन्छ कि हुँदैन अनि मेन्यूमा तपाईँको के के छ त्यो पनि मलाई बताइदिनु भयो भनेदेखि चाहिँ एकदमै राम्रो हुनेछ र यो म पर्खिरहेको छु तपाईँलाई